हुन त मलाई खाना है पकाउनुमा त एकदम रुचि पनि छ अनि म खाना पकाउनु मन पनि लाग्छ मलाई है एक पल्ट चाहिँ मलाई चाहिँ जुन चाहिँ चाहिँ मेरो नानीको बर्ड डे थियो है त्यसमा चाहिँ मैले चाहिँ चिकन बिर्यानी बनाउनु थियो र त्यसमा चाहिँ मलाई एकदम जटिलता जटिलता लाग्यो है किनभने त्यसमा चाहिँ मैले एकदम यो चिकन बिर्यानी चाहिँ कहिले पनि बनाएको थिइनँ र यो फर्स्ट टाइम बनाएको कारणले चाहिँ एकदम मलाई एकदम समय निकै समय लाग्यो है अनि त्यसमा चाहिँ अब किन लाग्यो भन्दामा चाहिँ अब चिकन बिर्यानी बनाउँदा चाहिँ मसलाहरू है धेरै थरीको मसलाहरू लाग्दो रहेछ अनि चिकनहरू कस्तो हुनु पर्छ है चिकनमा के के सामग्रीहरू हाल्नु पर्ने अनि साथै त्यस त्यसको लागि चामल है कस्तो प्रकारको हुनु पर्छ है कस्तो चामल राम्रो हुन्छ त्यसको लागि चाहिँ मलाई एकदम समय लाग्यो र एकदम धेरै समय लाग्यो त्यो बनाउनु किनभने त्यो बनाउ बनाउँदा चाहिँ फेरि एकदम पहिलो चोटि थियो र अनि त्यसमा अड्कल है मसलाहरू है कति कति लगाउनु अड्कल पनि अलिक अन्दाजहरू पनि है थिएन र त्यसको लागि मलाई एकदम धेरै समय लागेको चाहिँ चिकन बिर्यानी बनाउँदा नै हो